ए तपाईँ दार्जिलिङ ट्राभल एजेन्सीबाट बोल्नुभएको हजुर मलाई भोलि पोख्रेबुङदेखिको दार्जिलिङ अनि दार्जिलिङदेखिको फेरि ब्याक पोख्रेबुङ जानुको लागि एउटा गाडी चाहिएको थियो भोलिको लागि एभाइलेबल छ हजुर वेबसाइटमा जानुपर्छ ए हुन्छ हुन्छ हुन्छ अनि गाडीको त्यो नम्बर गाडीहरू कसरी चिन्नु भनेर ए तपाईँको त्यो बाहिर नै लेखेको हुन्छ ए हुन्छ भोलिको लागि प्रकृत गुरुङको नाममा तपाईँले बुक गरिदिनुहोस् न हजुर भोलि पोख्रेबुङ पोख्रेबुङ बजार तल फाटकमा गइदिनुहोस् हुन्छ हुन्छ म त्यहाँनिर कति मलाई नौ बजीतिरको गाडी चाहिएको छ अनि बेलुका चाहिँ पाँच बजीसम्म पाँच बजीदेखिको उता चाहिँ म घर जानु पर्छ ए हुन्छ हुन्छ हुन्छ थ्याङ्कयु थ्याङ्कयु